ए हजुर तपाईँ प्रसान्त भाइ बोल्नुभएको होला नि ए किताबको एडिटर बोल्नुभएको होला नि त्यही त त्यो मेरो अलिकति त्यो बुकमा नि अलिकति त्यो निकाल्दाखेरि कतिवटा त्यो टाइटलहरू अनि त्यो उइसहरू अलिकति धेरथोर त्यो यताउति गरिदिनु भएको होला है त्यो नगरिदिनु भनेर गरेको थिएँ अलिकति

हजुर त्यतिकै राख्नु पनि अन्त सुन्नु न त्यो कतिवटा स्पेलिङहरू छ नि त्यो उच्चारणहरू त्यो कतिवटा मिस्टेक भएको जस्तो लागेको थियो मलाई त्यो हतारमा लेखेको थिएँ हो हजुर त्यो अलिकति हुनु त अब तपाईँहरूको काम त त्यो होइन हुनु त कि अब मैले जस्तो लेखेको थिएँ त्यस्तै गर्नुहुन्छ होला तपाईँले मलाई फोन पनि गर्नुभएन अनि त्यो किताबमा चाहिँ अलिकति त्यो स्पेलिङहरू पनि चेकहरू गर्नुपर्ने थियो त्यो के कसो गरिदिनु भयो होला नि हुन्छ ए

हजुर हजुर हजुर त्यो कम्प्लिट त कम्प्लिट भयो होला नि त्यो हजुर कुनै चेन्ज नगर्नुहोस् त्यो जो जस्तो छ त्यस्तै प्रकारले राखिदिनु होस् है अनि त्यो स्पेलिङहरू कतिवटा बिचतिर मिस्टेक छ जस्तो लाग्यो नि मलाई त्यो हतारमा लेखेको थिएँ हो एउटा सानो नाटकै लेखेको थिएँ भनौँ न है त्यो नाटक मैले त्यो अब एउटा घरकै विषयमा लेखेको थिएँ अन्त त्यो चाहिँ अलिकति मान्छेलाई मन स्पर्श हुने खालके छ नि त्यो नाटक कि त्यसले गर्दा स्पेलिङहरू चाहिँ मिस्टेक नहोस् भने कतिवटा अब त्यो पढ्दा बुझ्दैन होला हो अन्त

हुन्छ एकचोटि राम्रोसँगले हेरिदिनु होस् है अन्त त्यही त त्यो बुकको त्यो पेपरहरू कस्तो क्वालिटी छ होला हौ त्यो अलिकति साह्रै पात्ला छ भने फेरि फाट्ला है त्यो पढ्दाखेरि है अब मान्छेले त राम्रो लाग्यो भने त एकहोरो पल्टाउँदै पढिरहन्छ हो अन्त राम्रै छ होला नि क्वाल ए ठिकै छ नि पेपरहरू ए हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँहरू ढुक्कै बस्छु हजुर हुन्छ त्यही त त्यही तपाईँसँग ढुक्कै लागेर नै तपाईँलाई दिएको थिएँ त्यो किताब म छपाउनु तपाईँले त्यसले गर्दाखेरि हजुर अलिक राम्रै कम्पनीको त्यो बुक्सको त्यो उयोहरू कभरहरू पनि बुक बाइन्ड गर्दाखेरि अलिकति त्यो गत्ताहरू पनि राख् ए हुन्छ हुन्छ हुन्छ हुन्छ भनेपछि हुन्छ भनेपछि तपाईँको त्यो स्पेलिङ चेक भयो है अलिकति त्यो बुकको त्यो अलिकति अगाडि कभरहरू गर्दाखेरि राम्रो गर्नुहोस् न ल हुन्छ हवस् त त्यति सोध्नु थियो र त्यसको लागि चाहिँ तपाईँलाई धन्यवाद है राम्रोसँग तपाईँको भरोसा लागरै तपाईँलाई दिएको अनि ल हुन्छ हवस् त थ्याङ्क्यु